चराहरूलाई आफ्नो आँगनमा बगैँचामा आकर्षित गर्नका लागि हामीले फुलहरू रोप्न सक्छ अनि चारोहरू हामीले उहाँहरूलाई दिनु सक्छ त्यसैले गर्दा उहाँहरू चाहिँ त्यो हाम्रो खेतहरूमा हाम्रो बगैँचाहरूमा हाम्रो आँगनहरूमा आउनसक्छ अनि म चाहिँ घरमा छु भने चाहिँ म राख्छु चराहरूको लागि अनि म के भन्छ चरा चुरुङ्गीहरूलाई म एकदम पानीहरू पनि राखीदिन्छु